र ग्रामीण समुदाय खेलले गर्दा यहाँको व्यक्तिहरूले थुप्रै प्रकारले स्किल्सहरू डेभलप गर्नु सक्छ या कौशल विकास हुनसक्छ जस्तो अब खेल खेल्दा जस्तो हामी फुटबल खेल्दैछ त्यसले चाहिँ के हुन्छ भने कुनै गेममा पनि जस्तो जसमा चाहिँ टिमको छ टिम म्यानेजमेन्ट र टिमलाई ह्यान्डल गर्ने त्यो स्किल हाम्रोमा डेभलप हुन्छ त्यो विकास हुन्छ हाम्रो अन्डरमा त्यो पिछे त्यो गेम खेल्दा त्यसमा टाइम हुन्छ समय हुन्छ र समयलाई कसरी म्यानेज गर्नुपर्ने त्यो पनि हामीले सिक्नु सक्छ त्यहाँबाट त्यसले गर्दा त्यो स्किलबाहेक चाहिँ हामीले अरू पनि हामी जस्तो हाम्रो बडीमा पनि हामीले त्यो त थुप्रै प्रकारले त्यसलाई हेल्प गर्छ जस्तो हामीले गेम खेल्दा हाम्रो फोकस कतिको हुनुपर्छ त्यो फोकस हाम्रो चाहिँ डेभलोप गर्छ त्यसले चाहिँ त्यो गेम्सहरूले चाहिँ फोकस डेभलप गर्छ अन्त त्यो पिछे हाम्रो बडीलाई पनि हेल्दी राख्छ त्यसले त्यसले गर्दा चाहिँ हामीले रामरी फोकस कुनै कुरामा चाहिँ फोकस गर्यो भने त्यसको रिजल्ट राम्रो आउँछ त्यसले गर्दा चाहिँ त्यो फोकस स्किल हुन्छ अर्को चाहिँ तपाईँको के राम्रो हुन्छ भन्दा नि त्यो कम्युनिकेसन जस्तो हाम्रो खेलले गर्दा कम्युनिकेसन पनि हाम्रो सुध्रिन्छ एकअर्कासँग बोल्ने कम्युनिकेसन सिक्ने कतिवटा कुरो ट्रान्स ट्रान्समिट हुन्छ एकअर्काबाट एकअर्काबाट सिक्छ हामीले त्योहरू चाहिँ थुप्रै प्रकारले अरू स्किल्स पनि हाम्रो डेभलप हुन्छ